ड्राइभर भाइ विशेष म सिलगढी जाँदै थिएँ कता कता कुरा सुन्दा त्यहाँनिर निकै नै ट्राफिक जाम भएको कुरामा सुन्नुमा आयो र म त्यो निर्धारित समयमा पुग्नुको लागि ढिलो हुने रहेछ र सर्टकट बाटो कतै त्यहाँ छ कि तपाईँलाई त्यो जानकारी तपाईँबाट पाउने भए अति राम्रो हुन्थ्यो